हेलो दाजु अँ जुन चाहिँ मैले चिकन फ्राई राइस मगाएको थिएँ त्यो तपाईँहरूले ढिलो गर्नुको कारणले गर्दा फेरि अँ मलाई त्यो अहिले चाहिएन किनभने मैले अर्कै रेस्टुरेन्टबाट मगाइसकेँ अन्तखेरि मलाई जुन चाहिँ मैले त्यो अँ फर्स्ट पेमेन्ट गरेको थिएँ तपाईँले त्यो पनि मलाई फिर्ता गरिदिनुहोस् भन्ने म तपाईँलाई अँ अँ रिक्वेस्ट गर्छु